मेरो सहर अनि गाउँमा पुस्तकालय छ जिल्ला पुस्ताकालय पनि छ जसमा थुप्रै विषयका पुस्तकहरू उपलब्ध छ अनि मलाई विशेषतः लिटरेरी साहित्यिक पुस्तकहरू पढ्न म रुचाउँछु अनि प्रायः नै म साहित्यिक विषयका पुस्तकहरू सिद्धान्त विषयका पुस्तकहरू अनि उपन्यास पढ्न रुचाउँछु